हामी भाषा सम्बन्धमा हामी यहाँ बोडो बेङ्गाली नेपाली एकसाथमा छौँ त्यसले गर्दाखेरि बङ्गालीहरू पनि हाम्रो भाषा बोल्छन् हामी पनि बङ्गला भाषा बोल्छौँ बोडो पनि हाम्रो भाषा बेल्छन् भने हामी पनि बोडो भाषा बोल्छौँ यो प्रकारले मिलेर हामी बसेका छौँ र देवनागरीभित्र जुन जुन भाषा पर्छ त्यो हाम्रो मुख्य कुरो त्यलाई लक्ष्य गर्नुपर्छ त्यो हेरेर हामी अघि बढ्नुपर्छ र देवनागरीको भित्रको भाषाहरूमा हिन्दी भयो बङ्गला भयो नेपाली भयो यस्तो प्रकारले जुन चाहिँ छ विशेष गरेर नेपाली देवनागरीभित्रबाट निस्किएको भाषा हो र यसलाई हामी प्रथ पहिलो प्राथमिकता दिन्छौँ र यो भाषा प्रचलित बेङ्गालीहरूले नि बुझ्छन् बोडोहरूले नि बुझ्छन् र हामी पनि उनीहरूको भाषा बोल्छौँ यो प्रकारले हाम्रो यहाँनेरि यो जग्गामा यसै प्रकारले बोलि बोलिचालीहरू चलिरहेको छ